आम्मामामा दाजु तपाईँ त तपाईँको गाडी त के साह्रो लेट हौ मलाई ढिलो भइसक्यो म अघि नै दार्जिलिङ पुग्नु पर्ने हो अहिलेसम्म यहीँ छौँ हामी घरि तपाईँको गाडी पङ्चर हुन्छ घरि हर्न लाग्दैन घरि के हुन्छ घरि पेट्रोल सक्यो भन्नुहुन्छ घरि यो पनि सिटहरू पनि त्यस्तै च्यातिएको तीमाथि उफारेको उफारेकै गाडीको कन्डिसनै ठिक छैन रहेछ दाजु तपाईको त आम्माम् यस्तो लेट भइसक्यो मलाई म त यो जिन्दगीमा नि यो गाडीमा त अब चढ्दिनै तपाईँको गाडीको कन्डिसनहरू चाहिँ अलिक ठिक गर्नुहोस् एकदम यो गाडी चाहिँ के खालको गाडी तपाईँको अलिक उयो ठिक गर्नुस् यो गाडीको सबै